मैले हेर न उयो मिसो एपबाट क्या त्यो चिकन करी कुर्ता मगाएको थिएँ कि कस्तो घिनलाग्दो लुगाको आएछ नि म त छक्कै परे नि हौ अँ कस्तो नराम्रो क्वालिटीको आएछ अब छ सौ रुपियाँ भनेर चाहिँ मैले चाहिँ अब सस्तै लागेर मगाएको थिएँ होइन हुनु त अब यसो सोच्दा त अब चिकन करी कुर्ता त छ सौ रुपियाँमा त पाउँदैन तर पनि अब आउँछ होला भनेर मिसोबाट चाहिँ मैले अलिक मगाउनु मलाई डर पनि लागिरहे थियो किन भने कतिजनाले भन्छ प्रडक्ट राम्रो पाउँदैन भनेर हो तर हो रहेछ अबुइ राम्रो आउँदैन रहेछ त्यो नक्सामा देखाउँदा त अब उसै राम्रो देखाएको थियो नि ब्लू कलरको तर खोइ आउँदाखेरि त कस्तो घिनलाग्दो त्यो लुगाको उयो राम्रो थिएन जग्गा जग्गा सिलाइ पनि क्या त्यो कम्प्लिट नभएको स्टिच पनि त्यो लुज खालके टाइपको लाउँदाखेरि पनि त्यो फिटिङहरू पनि केही नमिलेको हुन्छ नि एक प्रकारको यता बाङ्गो यता टेडो भएको जस्तै त्यस्तो पो रहेछ अबुइ यो मिसोबाट चाहिँ नमगाउनु रहेछ है लुगाहरू अँ अरू एपमा त अलिक महँगो महँगो थियो नि त त्यही कुर्ताहरू कि अनि फेरि रिभ्यूतिर पनि खोइ है कोही बेला त राम्रो नै देखाएको हुन्छ मगाउँदा चाहिँ किन त्यस्तो आएको हौ र त होइन न कस्तो घिनलाग्दो लुगा आएछ नि कुर्ता मगाएको अरे हो यसो पूजापाठतिर यता उती जाँदा लाउनु हुन्छ भनेर ठिकैको मगाएको नि छ सौ रुपेियाँ पनि र पनि त त्यस्तो वेस्ट भएन मेरो है फर्काउनु पनि कहाँ फर्कइ रहनु के गर्नु हो छैन नि लुगा त यस्तो लेन्थहरू पनि एकपट्टि लामो एकपट्टि छोटो टाइपको क्या हुन्छ नि सिलाइहरू पनि राम्रो नसिलाको त्यो उयो आधा आधा त्यो सिलाइ उत्रेकोहरू जस्तै हुन्छ नि त्यस्तो आएछ हो अनि लुगाको क्वालिटी पनि राम्रो छैन त्यो लुगा एकपल्ट दुईपल्ट धुयो भने प्लातपुत त्यो रङ जाला जस्तै हुन त मैले धोएको छुइनँ तर धोयो भने चाहिँ रङ जान्छ होला त्यो लुगाको

अब त भयो फर्स्ट एन्ड लास्ट यही हो त्यो मिसोबाट चाहिँ म मगाउँदिन यो कुर्ती चाहिँ मलाई कस्तो मन परेर मगाएको थिएँ हो तर अँह बरु होस् अरू उयोबाट मगाउँछु कि मन परेन नि कुर्ती चिकन करी कुर्ती कस्तो मलाई लाउनु मन लागेर मगाएको आ एउटा राम्रो आएन रहेछ छ सौ रुपियाँको त कम्ति होइन नि त हौ र पनि है र त कस्तो नराम्रो लुगा पठाइदिएछ नि हौ छ्या अबदेखि म कहिले मगाउँदिन